दिदी ए सुन्नु होस् न म त यहाँ हिजो आइपुगेँ हो अन्त अब लामो यात्रा सफर कहिले पनि आएको थिइनँ यहाँ यसो बोटो घाटो राम्रो लाग्यो अनि के छ हौ कसो छ हौ यताको वातावरण कता कता घुम्ने ठाउँहरू छ मलाई त केही पनि थाहा छैन हो पहिलो चोटि आएको यहाँ मान्छेले भनेको त सुनेको कालेम्पोङ चाहिँ धेरै राम्रो छ अरे सुन्दर छ अरे कोही आफ्नो मान्छे पनि छैन यहाँ अन्त तपाईँले भनिदिनु हुन्छ कि यता उति कता कता घुम्ने ठाउँहरू राम्रो राम्रो छ भनेर तपाईँलाई सोधेको नि कहीँ घुमेको छुइनँ नि मैले त चिनेको कसैलाई छुइनँ अनि त्यही भएर सोध्नु पऱ्यो भनेर नि हजुर हो म यहीँ बस्दैछु त हिजो आएर बस्दैछु तपाईँकै हजुर तपाईँले चिन्नु भएको तपाईँहरूको होटेलको कोहीहरू छ भने

ए म देल्लीबाट आएको हो ए हजुर त्यही त डेलो पार्क भन्ने चाहिँ सुनेको थिएँ कि कस्तो छ यतातिर चाहिँ थुप्रो होमस्टेहरू पनि रहेछ नि है ए हजुर यहाँ डेलो डाँडाको त्यता छेउमा प्याराग्लाइडिङ पनि हुन्छ अरे नि ए तपाईँले हजुर यति कष्ट गरिदिनु भयो त्यसको लागि धन्यवाद छ तपाईँलाई हुन्छ